हेलो अँ ठिकै छु अहिले त उम्म ए चाडबाड त त्यही हो अब दसैँतिहार भन्दा भन्दै आइहाल्यो उम्म दसैँति अँ अब दसैँतिहार त अब राम्रो नै भव्य रूपले नै मनाउने गर्छ सबैले नै राम्रैसँग हुन्छ ए तिनीहरू त उम्म उम्म अँ अहिले सबै ठिकै छ सन्चो सुविधा सबैजना उम्म ए अँँ आइज न अन्त उम्म अँ अँ पन्ध्र अगस्त त अब एउटा स्वतन्त्र दिवस हो फेरि त्यही माथि अब एकदम यहाँ कालिम्पोङमा त ठुलो भव्य रूपमा नै एकदम यसलाई उयो गर्छ हो रमाइलो नै हुन्छ सधैँ त्यसरी नै अब भव्य रूपले नै मनाइरहेको छ आइज न रमाइलो हुन्छ यसो आउनु घुम्नु उम्म उम्म अन्त यसो यो अब मेलातिर आउँदैनस् यसो घुमघाम गर्नु ए अँ ठिकै छ त अन्त यहाँ माघे मेलामा आउनु नि अन्त घुम्दै यसो माघे मेला पनि यहाँ कालिम्पोङमा रमाइलो पाराले लाग्छ र त्यो घुम्नु आएर घुमेर जानु अहिले त त्यही हो अब माघे मेला दिई हाल भाउजू त्यही अब खले दाइँहरू यस्तै हो ए खले दाइँ भनेको चाहिँ यस्तो हौ यो अब धानहरू रोपेर जब पाक्छ पाकेर त्यसलाई अब उठाएर त्यसलाई त्यहाँदेखि त कुटेर धानहरू निकाल्छ त्यो समयको अब उयोहरू रमाइलो हुन्छ नि त्यो समयमा पनि अँ अब रोप्ने टाइम भयो फटाफट अब रोपी सक्दैछ अँ अब त रोपी सक्दैछ सबै नै अँ यो पालि भन्दा पनि यो पालि बेसी लगाइनँ हौ अलिअलि लगाएँ ए अँ अब पछाडि अन्त यसो त्यो उयो भएको बेलामा पाकेको बेलामा यसो उयो गर्दै आइज न अन्त ए ल ल ल ल ल अँ दही चिउरा त अब यो पनि एउटा हाम्रो चाडै हो अब अलिकति त्यसलाई मनाउनैपऱ्यो उम्म उम्म हराउनु हुँदैन नि हौ यो कुरालाई त हामीहरूले त अब एकदमै यो कुरालाई त चाड भनेको नै यही हाम्रो चाडहरू यही हो उम्म

ए अँ ए अँ ए ए अँ ल ल ल आइज न अँ त्यसरी आउँदा हुन्छ त अन्त ल ल ल ल ल ल ल